जस्तै अब बाइकहरूमा मलाई अब डोमिनर भयो होइन डोमिनर भयो तपाईँको काल्की भयो हिमालयन भयो त्यो बेनेली सिक्स हन्ड्रेड आइ भयो होइन त्यहाँदेखिको निन्जाहरू भयो यस्तो बाइकहरू चाहिँ मलाई मनपर्छ हो अनि मेरोमा चाहिँ अहिले फिलहाल एसडी छ हो एसडी ए़डभेन्चर बाइक छ हो अनि अब तपाईँको यात्रा गर्नेको लागि चाहिँ मलाई चाहिँ मनपर्ने चाहिँ अब हिमालयन नै मनपर्छ हिमालयन बाइकहरू अलिकति इम्पोर्टिङ बाइकहरू कम्फोर्टेबल लाग्छ मलाई चाहिँ